मैले जानेको सानो व्यवसाय मेरो दोकान छ त्यो दोकानमा मैले थुप्रै चिजहरू राखेको छु त्यो चिजहरूको माध्यमले त्यो चिजहरूमा पुँजी लगाएर हालेको छु जस्तै मिठाईहरू भयो सामानहरू भयो लेडिजको कत्तिवटा आइटमहरू छन् जस्तो चामल दालहरू भयो लेडिजको आइटममा क्रिम पाउडर सिन्दुर मेकअपको चिजहरू पनि छन् त्यसले गर्दाखेरि मलाई दुई दुई चार पैसाहरू आउँछ त्यो दुई चार पैसा मैले बेचबाच गरेर अझै मैले जम्मा पनि गर्दैछु त्यो जम्मा गरेको रकम त्यो मेरो जम्मा भइरहेको छ त्यो रकम मलाई भविष्यमा काम लाग्छ जसरी मैले दोकानको व्यवसाय गरेको मेरो एक वर्ष भयो त्यो एक वर्षभित्रमा मैले कत्तिवटा पुँजी हालेँ तर त्यो पुँजीले पनि मलाई अब दुई पैसा सधैँभरि देख्नु पाइन्छ त्यो दे मेरो हात सधैँभरि र दुई चार पैसा हुन्छ किनभने अब नानीहरूले आमालाई दुई चार पैसा माग्दाखेरि आफ्नोमा नहुँदाखेरि धेरै दुःखहरू लाग्छ त्यो व्यवसायले गर्दाखेरि मैले आफ्नो नानीहरूको सानो से सानो इच्छाहरू पनि मैले पूर्ण गर्नसक्छु किनभने मलाई धेरै राम्रो भएको छ मेरो घरकोमा कामहरू सकेर मैले फाल्टो समयमा मैले दोकानदारीहरू गरेर दुई पैसा जम्मा गरेको छु त्यो पैसा मेरो नानीको भविष्यमा काम लाग्छ त्यत्ति नै भन्न चाहन्छु मेरो व्यवसाय मेरो सानो दोकान छ